मलाई खेलकुदहरूमा आबो त्यस्तो इन्ट्रेस त छैन आबो किनभने मो बेसी खेल्दिन पनि आबो तेस्तो हेर्नु पनि मन त पर्दैन र पनि आबो फुटबल चैँ अब मलाई अरू खेलहरू भरिमा मनपर्च र आबो फीफा वर्ल्ड कप जब हुन्छ तेतिबेला चैँ मलाई मनपर्च हेर्नु मो अब अरू त हेर्दिन तर फीफा वर्ल्ड कप चैँ आबो हेर्चु किनभने मलाई मेस्सी चैँ पैलाइदेखि मनपर्च अन्त त्यो चैँ आबो मो मेरो फोनको थ्रुबट नै हेर्चु जियो टिभिबट आबोआबो फ्यामिलिहरले त टिभिमाइ हेर्नुहुन्च तर मो चैँ फोनमाइ हेर्चु अन्त त्यो पनि मो आबो त्यो वर्ल्ड कप मत्रै हेर्चु फिफा वर्ल्ड कप मत्रै अरू त केइ हेर्दिन अन्त आबो हजुर मो आबो साथीहरूसित नै हेर्न मज्जा आउँछ उनाहरूसित आबो उनाहरू कोसैले ब्राजिल मनपराउँच कोसैले जर्मनी कोसैले आबो मो अर्जेन्टीनाको फ्यान हो कोसैले स्पेन कोसैले फ्रान्स अन्त त्यै भएर आबो साथीहरूसँग बसेर खाँदै हेर्नु चैँ मज्जा आउँछ अन्त मैले हेर्ने भनेको चैँ त्यै आबो फुटबलको फिफा वर्ल्ड कप मत्रै हो